हेलो हजुर तपाईँ तपाईँको नम्बर मैले एउटा साथीकोबाट पाएको थिएँ तपाईँ तपाईँको गाडी छ ए हामी यी एकछिन एक दुई दुईको लागि हामी घुम्न आएको थियो यहाँ कालिम्पोङ यसो दामी स्पटहरू चाहिँ कहाँ यतै डेलो कति कतिको प्याकेज छ कहाँ कहाँ घुमाउनु हुन्छ दस हजारको प्याकेजमा चाहिँ के के छ दस हजारको पच्चिस हजारको चैँ चाहिँ छ ए हजुर अलिक घट्छ होला साइटसिनहरू यसो कस्तो छ कता कताको राम्रो होला तपाईँको अनुसारमा चाहिँ कुन चाहिँ राम्रो छ यसो मलाई त थाहा छैन म त अब यहाँ घुम्न आएको राम अलिक राम्रै जग्गा घुम्नु पर्यो अच्छा भोलिदेखिन् घुम्ने कि हामी तपाईँ फ्री हुनुहुन्छ होला है ए हुन्छ दामहरू यसो मिल्छ होला हाम साथीहरू आउँछ कि अन्त अलिक कतिहरू मिल्छ होला यसो बार्गेनिङ गर्दा चाहिँ अच्छा पच्चिस हजारको चाहिँ कति मिल्छ बिस हुँदैन ए हुन्छ प्याराग्लाइडिङ हुने ठाउँ चाहिँ कहाँ हो डेलोमा है कति कति जस्तो पर्छ होला त्यहाँ प्याराग्लाइडिङ गरेको त्यस्तोहरू पर्छ ए अच्छा म साथीहरूलाई सल्लाह गरेर एकपल्ट सोध्छु कि कुन चाहिँ हामी भयो भने दस हजार नभए पच्चिस हजारको प्याकेज गर्छु नि ल भोलिदेखि नै आज तपाईँलाई म बेलुका कन्फर्म दिन्छु नि यसो उयो होटेलहरू कुन चाहिँ राम्रो होला बजारमा मेफेयर है ए हुन्छ यसको लोकेसन चाहिँ कहाँ हो मेफेयरको चाहिँ ए त्यहाँ हो ए हुन्छ हुन्छ तपाईँको गाडी चाहिँ कुन चाहिँ छ कतिजना अट्छ होला ए अँ पाउँछ है सबै गाडीको एउटै प्राइज है ए ए हुन्छ हुन्छ

त्यसो भए बेलुका कन्फर्म दिन्छु है हुन्छ